औ औ रेखा सुनन मैले हिजोअस्ति एउटा कुर्ती किने कि कस्तो दामी कि कलरहरू पनि जाँदैन फिट्टिङ कस्तो फिट्टिङ राम्रो क्वालिटी पनि कस्तो राम्रो धुँदाहरू पनि कलरहरू कस्तो जाँदै जाँदैन दाम पनि त्यस्तो महँगो छैन कस्तो सस्तो दाम पनि राम्रो क्वालिटी त्यो दोकानको दाजुले अरू साथीहरू पनि छ भने लिएर आउन म राम्रो राम्रो क्वालिटीको दिन्छु लुग कुर्ती भन्दै भन्दै थियो जाउँ न ल एकदिन हामी फेरि म पनि फेरि किन्छु तिमी पनि किनन राम्रो छ क्वालिटी पनि कलर पनि जाँदैन राम्रो छ एकदमै मजाको छ लगाउँदा पनि कस्तो मजा आउँछ मजाको देख्छ क्वालिटी पनि दामी छ फिट्टिङ लुगा पनि घट्दैन पनि धुँदाखेरि पनि कटनको कस्तो दामी मजाको छ लगाउँदा पनि दामी देख्छ तिमीलाई पनि किनौ न ल हामी फेरि गएर